विशेष हाम्रो नेपाली समाजमा हाम्रो नेपाली परम्पराअनुसार धार्मिक कार्यहरूको धार्मिक कार्यहरू पनि गरिन्छ जस्तै एउटा अब शिशुको जन्म हुन्छ त्यसको अब कसैले एघार दिनमा कसैले सात दिनमा न्वारान गर्न सकिन्छ त्यसको बादमा छ महिना बादमा फेरि नानीको भात खुवाई हुन्छ छोरा होस् चाहे छोरी होस् नानीको भात खुवाई गरिन्छ त्यसको बादमा फेरि छ महिना बादमा नानीलाई नानीको छोराको चाहिँ केस काट्ने चलन छ छेवार भनिन्छ केस काटिन्छ छोरी नानीहरूलाई गुन्यू चोलो दिने चलन छ त्यस्तै अरू खोलातिर पनि गएर पुजा पाठ गर्छन् मान्छेहरूले आफ्नो आफ्नो चाडमा आफ्नो आफ्नो उसमा जस्तो हाम्रो कुसे औँसीमा श्राद गर्ने चलन छ सात सालमा श्राद रोकियो भने एक सालमा एकपल्ट श्राद गरिन्छ खोलामा गएर त्यस्तै बाहिर पनि गएर तीर्थ जानु सक्नेहरूले जान्छन् तीर्थ यात्रा गर्छन् तीर्थ यात्रा गरेर गरेर आफ्नो जीवन सफल तुल्याउँछन् त्यस्तै छ हाम्रो परम्परा